म चाहिँ मेरो बाइकको चाहिँ अब लाइक वासिङहरू गरिरहन्छु होइन त्यसलाई अब मेन्टनमा राख्छु त्यसको अब चेन लिभहरू अब यो लाइरहन्छु चेनतिर चेनलिभहरू होइन लिभरिक्यान्टहरू अन्त मेन त उयो हो अब मबिलहरू त्यस्तोहरू फेरिरहनुपर्छ बाइकको अब त्यो फेरेन भने त इन्जिनलाई खतरा पर्नुसक्छ नि त त्यही भएर त्यस्तोहरू चाहिँ फेरिरहनुपर्छ मबिल होइन चेनट्युब त्यस्तोहरू अन्त अब बेला बेला फेरि बाइकको भित्रिया उयो तारहरू पनि चुट्टिनु सक्छ त्यतिबेला पनि त्यसलाई अब जतिसक्दो छिट्टो बनाइहाल्यो भने अब आफूलाई राम्रो पछि ठुलो खर्च हुनुदेखि बाँच्छ आफू नै हो त्यस्तोहरू सानसानो कुराहरू हेरी हेरिराख्नुपर्छ बाइकमा अन्त बाइकतिर अब ल लङ टुरहरू गर्दाखेरि त्यो थकाइहरू लाग्छ भन्छ थकाइ त्यो अब बाइक हेरेर हुन्छ बाइक नेकेट छ कि फेरिङवाला छ कि हो फेरिङ बाइकमा तपाईँको बेसी थकाइ लाग्छ किनकि मान्छेको अब बडी पोस्चर नै त्यस्तो हुन्छ अब एग्रेसिभ भइरहेको हुन्छ बाइकमा त्यो बाइक कुदाउँदाखेरि जहाँ अब नेकेडमा फेरि त्यस्तो हुँदैन एग्रेसिभ नेकेटमा तपाईँलाई त्यस्तो थकाइ पनि लाग्दैन र अब लङ टुरको लागि हो भने चाहिँ तपाईँले नेकेटै लिनुपर्छ बाइक चाहिँ किनकि फेरिङमा त तपाईँले जतिसक्दो बेसी टाढो पनि जान सक्दैन तपाईँ तपाईँको यस्तो ब्याक प्रोब्लमहरू ढाडहरू दुख्ने हातहरू खाने त्यस्तो प्रोब्लमहरू हुनुसक्छ तपाईँलाई जति सक्दो नेकेडै लिने अब प्रयास गर्नु लङ टुरमा जाँदाखेरि चाहिँ अब सर्ट राइडमा छ भने चाहिँ ठिकै छ फेरिङहरू किनकि त्यस्तो सर्ट राइडमा त त्यस्तो ढाँडहरू पनि दुख्दैन हो र फेरिङ बाइकमा मज्जा पनि आउँछ तपाईँलाई अब नेकेड भन्दा चाहिँ अन्त लङ टुरमा जाँदाखेरि तपाईँले याद गर्नुपर्ने कुराहरू तपाईँको अब के के लाग्छ तपाईँलाई सामान फस्टेड बोक्नै पऱ्यो फस्टेड किट बेला बेला लड्छ त्यतिबेला अब सानसानो चोटहरू त अब फस्टेडले पुर्न सक्छ नि त त्यसैले फस्टेड बोक्नै पऱ्यो पानी बोक्नु पऱ्यो आफूलाई चाहिने सबै त्यस्तो सामानहरू बोक्नुपर्छ लङ टुर जाँदाखेरि अन्त लङ टुर जाँदाखेरि विशेषगरी अब अरू ठुल्ठुलो सिटीहरूतिर गयो भने तपाईँले ट्राफिकहरू याद गर्नु पऱ्यो हो त्यस्तोले गर्दा अब एक्सिडेन्ट हुनुसक्छ नि त ट्राफिकले गर्दा त किनकि अब सानो सिटीमा छ अब सानो सिटीदेखि ठु सिटीमा जाँदैछ भने त अब त्यो सानो सिटीमा कुदाउने बानीले त त्यस्तो ट्राफिकहरू हेर्ने बानी हुँदैन अन्त ठुलो सिटीमा जाँदाखेरि अलिअलि अल्मलिन्छ मान्छे त्यसै कारण ट्रफिकमा चाहिँ होस गर्नु पऱ्यो अन्त स्पिड लिमिट याद गर्नु पऱ्यो आफ्नो हो हो हाइवेमा कुद्दा हुन्छ अब हाइवेमा केही छैन त्यस्तो तर मेन सिटी एरियातिर चाहिँ अब मज्जाले याद गर्नु पऱ्यो तपाईँले कहाँ कहाँ लानुपर्छ तपाईँले बाइक कहाँबाट गाडी आउँदैछ चारैतिर फे हेर्नु पऱ्यो तपाईँले होइन